हामी धेरैजसो जब मानिसहरूलाई खाना खान बोलाउँछौँ सादा भात अनि पुलाउ सब्जी सब्जी सिजन अनुसारको पकाउने गरिन्छ अहिलेको सिजन छ फुलकोपीको फुलकोपीको पकाउँछौँ अनि त्यसको बादमा फुलकोपी पोटल सब्जी गरेर त्यहाँदेखिको पनिर जब हामी माछामासु खाँदैनौँ त पनिर त्यसको लागि बनाइन्छ अनि दाल त्यसरी नै हामीले खानाको आइटम बनाउने गरेको छौँ धेरैवटा आइटम र भेज हुनुहुन्छ भने दुई चारवटा सब्जी सब्जी गरेर अनि यदि उहाँ ननभेज हुनुहुन्छ भने चिकन फिस फिसको फ्राई गरेर चिकन करी गरेर चिकन करी दाल अनि एउटा सब्जी सब्जीमा फुलकोपी अनि उहाँ निरामिष ननभेज हुनुहुन्छ भने चाहिँ फुलकोपी त्यहाँदेखिको पोटलको सब्जी दाल पापड अनि प्लेन राइस या त पुलाउ गरेर पकाउने गरिन्छ